अब गाई घरको दैलो सँगारतिर पानी गोबर फिटेर छर्किनुको कारण चाहिँ अब यो एउटा गाईको गोबर गाईको पिसाब पिसाबमा चाहिँ अब गाईको गउँतमा चाहिँ अब यो कीटनाशक पदार्थहरू दबाईहरू हुन्छ भनेर नै हामीले कतिवटा अब अशुद्ध कार्य भएकोमा कुनै अब घर साफसफाइ गर्दाखेरि हामीले गोबर गोबर र गाईको गउँतले नै हामी सफाइ गर्छौँ गउँतहरू छर्किन्छौँ गोबरहरूले लिप्छौँ